यहाँ मलाई एकदम आकर्षित गर्ने चाहिँ एउटा टाढा भनेपछि मलाई जुन हो जसलाई अङ्ग्रेजीमा मुन पनि भनिन्छ र हालैमा हाम्रो भारत हाम्रो भारत इन्डिया हालैमा चन्द्रयान थ्री पनि ल्यान्डिङ गर्नमा सक्सेस भएको छ र त्यो त्यहाँ त्यो त्यो जुन चाहिँ त्यो सक्सेस भयो त्यसको बादमा त मलाई अझै त्यहाँको जानकारी त्यहाँको कस्तो छ त्यो कस्तो देखिन्छ कस्तो त्यहाँको वातावरण छ मलाई त्यो एकदम बेसी जान्नको लागि म उत्कृष्ट हुन्छु र मलाई जुन किन मनपर्छ भने एकदम यसले घर पुरा संसार नै यसले उज्यालो गरेर राखेको हुन्छ र त्यो जुन जसरी चमक छ जुनमा त्यसरी नै म चाहन्छु हरेक मान्छेको मनमा पनि त्यसरी नै राम्रो कुराको चमक होस् त्यही भएर मलाई जुन चाहिँ एकदमै मलाई मनपर्ने तारा हो यो मलाई अरू पनि तारा मनपर्छ तर मलाई जुनको जो उज्यालोपन छ जो एउटा सफापन छ त्यसले चाहिँ मेरो मन एकदमै खुसी पार्छ र त्यही भएर मलाई जुन चाहिँ एकदमै बेसीमा मनपर्छ